बुझ्नुहोस् कि मेरो अर्डर डेलिभरी हुन कति समय लाग्छ तपाईँको खानाको लागि अर्डर गर्नुभएको छ र त्यो आउनको लागि तपाईँले पर्खिरहनु भएको छ तपाईँको खाना आउन कति समय लाग्छ त्यो जान्न लागि तपाईँ एप वा वेबसाइटमा गएर चेक गर्नु सक्नुहुनेछ